मलाई आफ्नो बारेमा बताउनु विशेष अब त्यही हो अब अहिलेसम्म सतहत्तर खुड्किलो पार गरेर म सतहत्तर वर्षमा हिँडिरहेको छु टेकिरहेको छि चल्दैछु र अहिले अब मलाई त चासो र जिज्ञासा त थुप्रै थियो तर के गर्ने अब त्यतिबेला मैले त्यति राम्रो सहयोगहरू पनि पाइनँ गाउँ घर समाज बाट र अहिले फिलहाल प्रायः प्रायः सबै सङ्घ संस्थाले मलाई सम्वर्द्धना जनाउँदै गाउँले बुढो भनेर मलाई पुज्न थालेको छ र हरेक पर्वमा गाउँले बुढौलो बिहाको बुढौलो कामतिर पनि म अहिले अग्रसर भएर उहाँहरूले निम्ताउँछ म अग्रसर भएर त्यहाँ गइरहेको छु र हरेक क्रियाकलापहरू बिहाको होस् कि हाम्रो अशुद्ध कार्य मरौको होस् र त्यो गर्दै आइरहेको छु र त्यसले गर्दाखेरि अझै पनि मैले बाँचिन्जेल गर्नु पर्ने क्रियाकलापहरू धेरै छ धेरै सिक्नु थियो तर अलिकति म उमेरदेखि माथि माथि पुगेकोले गर्दाखेरि कोही बेला त मलाई आफ्नै जीवन सम्बन्धी पनि हरेस लाग्छ कारण किनकि अहिलेको वर्तमान युवा पिँढीहरू एक पक्ष बाटो भएर हिँडिरहेको छ हाम्रो आफ्नो भन्ने कुरो उनीहरू त्यागेर परको अप्नाइरहेको छ र अन्य क्षेत्रमा उनीहरू संलग्न भइरहेको छ र घरिघरि मलाई दुःख लाग्छ र र पनि जानेभर सकेभर हिँड्नु सकेभर म हरेक घरतिर सर संस्थाले बोलाको ठाउँतिर गएर म यही कुरा राख्छु उनीहरूलाई हाम्रोपना चाहिँ हाम्रैपना हो अरूकोपनालाई सिक्यो भने हामीलाई धोका हुन्छ पछिबाट त्यो काम नलाग्ने थोत्रे हुन्छ र आफ्नोपनालाई थोत्रे भए पनि बचाइराख्यो भने चाहिँ त्यो चाहिँ पछि काम लाग्छ त्यो सुनको मोलमा त्यो बिक्री हुन्छ र सुनको मोल जसरी त्यसको इज्जत हुन्छ भन्ने चाहिँ म अहिलेको भाइहरूलाई भनिरहेको छु र के गर्नु अब इच्छा हुँदा हुँदा पनि उमेरले माथि पुगिसकेपछि धेरै कुरोमा म अहिले आफै पनि पछि सरेको जस्तो मलाई लाग्छ कतिवटा क्रियाकलाप पुस्तक पुस्तिकाहरू पढ्नु आँखाले पनि भ्याउनु छोड्यो र त्यसले गर्दाखेरि जुन चाहिँ मैले खोजमेल गरेर लिएको बटुलबाटुल गरेको पुस्तकहरू छ त्यो पुस्तकहरू पनि घरिघरि म पढ्नु सक्दिनँ त्यसले गर्दा आँखाको कमजोर त्यसले गर्दा अहिलेसम्म मैले ती पुस्तकहरू पनि लिएर अलिअलि पढेर त्यसैगरी त्यसलाई अलिकति अप्नाएर गाउँको भाइ बहिनीहरूलाई आउने पिँढीहरूलाई त्यो दिशा देखाएर त्यो मार्गदर्शन गरेर अहिलेसम्म चाहिँ मैले जे होस् जे थोर जे पनि भनी बेसी भए पनि अलिकति सङ्ग्रह गरेर मैले अहिले गाउँमा केही बुढो पाका भेला गरेर चाहिँ उनीहरूलाई त्यो दिशातिर त्यो मार्गतिर मैले उनीहरूलाई बढाइरहेको छु